म सीता छेत्री बोलेको मिसनहिलबाट यो सहयोक होटेल हो सहयोक होटेल हो भने चाहिँ तपाईँहरूको मेनुमा के के खानाहरू चाहिँ बनिन्छ हो मेरो चाहिँ आज गेस्टहरू आउँदैछ बाहिरबाट हो त्यो गेस्टहरूको लागि चाहिँ मलाई खाना अडर गर्नु थियो तपाईँले तपाईँको सुनेको थिएँ तपाईँको होटेलमा चाहिँ राम्रो राम्रो खानाहरू पाउँछ अरे भनेर हो त्यसै लागि अन्त म पनि अडर गर्नु भनेको मेरो गेस्टहरूको लागि अडर गरेर तपाईँले पठाइदिनु सक्नु हुन्छ सुनेको थिएँ तपाईँको होटेलमा राम्रो राम्रो खानाहरू दामी दामी बनिन्छ अरे भनेर सुनेको थिएँ हो त्यसै लागि म पनि तपाईँको होटेलको एक चोटि खाना टेस्ट गर्नु भनेर भनेको अनि मेरो गेस्टहरू पनि तपाईँको खाना खाएर खुसी हुन्छ भनेर सोचेको छु तपाईँको अब होटेलको चाहिँ पुरा नामी होटेल छ अरे अब सबैले खानाहरू खाएर चाहिँ अब मन पराएको रहेछ तपाईँको होटेलको खाना हो त्यही लागि अन्त म पनि अब अडर गर्नु भनेर भनेको तपाईँको खाना खाएर एकदम मेरो गेस्टहरू पनि खुसी होस् आउँदो दिनहरूमा मैले अब फेरि अडर गर्नु पाऊँ तपाईँको होटेलको खाना एक चोटि खाएर चाहिँ अब मेरो गेस्टहरू पनि खुसी होस् तपाईँको अब होटेलको पुरा नाम चलेको रहेछ कि तपाईँको होटेलमा चाहिँ राम्रो राम्रो खानाहरू बनिन्छ अरे भनेर सबैजनाले तपाईँको होटेलको पुरा तारिफ गर्छ त्यही लागि मलाई पनि एक ताल चाहिँ पुरा टेस्ट गर्नु मन लागेको थियो तपाईँको होटेलको खाना अनि फर्स्ट चोटि आउँदैछु म मेरो गेस्टहरूलाई लिएर तपाईँको होटेलमा खाना खानुको लागि अनि मेरो गेस्टहरूलाई पनि खुसी पारिदिनु हुन्छ भनेर सोचेको छु आउँदैछु म मेरो गेस्टहरूलाई लिएर हो तपाईँको होटेलमा खाना खुवाउनुको लागि अन्त हुन्छ भाइ राखेको ल